सोचेर मेरामा सबभन्दा ब्रान्ड एउटा फोन भन्दा एप्पलको थियो त्यसमा मैले फिल्ममा गएर फिल्म क्यामरा सुटिङ गर्दा मलाई फिल्मको क्यामराबाट मजा आयो र एप्पलको भन्दा त त्यो फिल्मकै क्यामरा मजा आयो तर अहिलेको जुनीमा चाहिँ यो त्यस्तो ब्रान्डेड कम्पनीको क्यामरा भन्दा अहिले नयाँ फोन निस्किएको छ स्यामसुङ एस टू फोर त्यसले खिच्दा चाहिँ हामीले जत्तिसुकै जुम गर्दा पनि हुन्छ अन्त अहिलेको ब्रान्डेड उसमा चाहिँ जुम गर्दा नि हुँदैन हुनु त अहिले स्यामसङबाट पनि त्यस्तो राम्रो त खालि अधिकै राम्रो आउँछ यो ब्रान्डेड कम्पनी अहिले बाहिर बाहिरको भन्दा त्यही हुनु त त्यही बाहिर बाहिर कम्पनीहरूको ब्रान्डेड कम्पनी भन्दा अहिले इन्डियामा जुन जो फोनहरू बनिएको छ हो त्यो फोनहरू चाहिँ अधिकै राम्रो हुँदैछ अहिलेको जेनेरेसनमा अहिलेको जेनेरेसन पुरा राम्ररी बन्दैछ अहिले फोनको यो क्यामराहरू फोटो खिच्नुको लागि यहीहरू जुम गरेर अझै राम्रो फोटो खिच्नु छ भने चाहिँ एउटा फोन भन्नु छ स्यामसुङ एस टू फोर हो त्यो गर्दा पनि जत्ति जुम गर्दा पनि क्लियर यो आउँछ त्यो जति ब्रान्डेड कम्पनीहरूमा चाहिँ त्यस्तो साह्रो जुम भयो भने हल्का ब्लर त आउँछ र अब ब्लरधरि आउँदैन त्यसमा त्यो ब्लर भन्दा त त्यो क्यामरामा सब सेटिङ हुन्छ कि ब्लर नआओस् तर ब्रान्डेड कम्पनी कम्पनी कम्पनीहरू हुन्छ बाहिरको फिल्ममा सुटिङ गर्दा हो त्यसमा चाहिँ त्यस्तो ब्लरहरू यो गर्न सेटिङ्सहरू हुँदैन त्यो भएर अहिलेको जुनीमा त्यही स्यामसुङ एस टू फोर सबभन्दा राम्रो हो त्यही एस टू स्यामसुङ एस टू फोर मैले फेमस गर्नुआँटेको होइन तर त्यो राम्रो छ भनेर चाहिँ मेरो भन्दैछु हो त्यो स्यामसुङ एस टू फोरबाट मैले पनि किन्नुआँटेको अहिले किनकि त्यसको क्यामरा राम्रो छ भिडियो पनि बनाउनु मजा आउँछ त्यसले अन्त त्यो फिल्मको ब्रान्डेड कम्पनी भन्दा त यो स्यामसुङ एस टू फोरै ठिकै छ धन्यवाद